अब हाम्रो नेपाली भाषाको संरक्षण चाहिँ अब कसरी गर्दैछ अब महानुभवहरूले भन्नु पर्दा चाहिँ अब हामी अब भाषा दिवस मनाउछौँ है हाम्रो कल्चरल प्रोग्राम्सहरू धेरै कल्चरल प्रोग्रामहरू हुन्छ जसमा चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट एथनिक कम्युनिटीहरूले पार्टिसिपेट गरेर उनीहरूले अब डान्सहरू भयो सिङ गीतहरू गाएर आफ्नो पर्फमेन्सहरू दिन्छ हो अनि अब क्याम्पहरू राखेर अब नानीहरूलाई अब नेपाली भाषामा अब हुनु त अब सबले अब वेस्टर्न एजुकेसन खोज्छ तर पनि अब त्यसमा अब नेपाली भाषा एकदम अब जरुरी एकदम जो चाहिँ इम्पोर्टेन्ट अब मेन ल्याङ्ग्वेज अब फस्ट ल्याङ्ग्वेजहरू अब स्कुलहरूमा पढाइने गर्छ नानीहरूलाई हो अनि अब मानिसहरू चाहिँ अब त्यही अब कुराहरूमा चाहिँ अब जस्तो अहिले अब हाम्रो आफ्नो अब आइडेन्डटिटी हुनु पर्छ आइडेन्टटिटी क्राइसिस पुरा छ दार्जिलिङ भयो कालिम्पोङ कर्सियङ जति पनि हिल एरियाको मान्छेहरू छ आइडेन्टटिटी क्राइसिस हुन्छ किनभने अब हामीलाई अब सबले अब चाइनाको अब नेपालकोहरू भनेर अब दो हामी इन्डियामा जन्मे पनि हाम्रोमा इन्डियाको सब भए पनि हामी इन्डियाको अब पार्ट अब इन्डिया हाम्रो नेसन भए पनि अब कति अब अब कति अरू कम्युनिटीबाट हेपाइहरू खाएर आइडेन्टटिटी क्राइसिस पुरा भएको छ त्यसले गर्दा पनि अब पार्टी पोलिटिक्सहरूले अब उयो के पो तपाईँको यता संसद् भवनमा गएर धेरैवटा पिटिसनहरू लगाएर अब धेरैवटा अब फाइटहरू पनि पुरा भएको छ अब पहिला अब हाम्रो अब पुर्खाहरूले पनि अब एक सय पाँच दिनको अब स्ट्राइकहरू राखेर त्यो सब अब भाषाको लागि नै राखेको हो आफ्नो आइडेन्टटिटीको लागि नै राखेको हो अनि धेरैवटा अब त्यो एक सय पाँच दिन अब पहिला छयासी छयासी सतहत्तरको आन्दोलोनमा अब धेरै अब खुन खराबहरू गरेर पनि धेरैवटा अब एक्सनहरू लिएर होइन अनि अब त्योहरू सब गरेर पुरा अब त्यो फाइटहरू गरेर पनि अहिलेसम्म पाएको छैन त्यसले गर्दा चाहिँ अब अहिले अहिले पनि मान्छेहरूले अब गोर्खाल्यान्ड मागिरहेको छ किनभने हाम्रो आइडेन्टटिटी क्राइसिस पुरा छ ती कारणहरूले गर्दा चाहिँ अब स्टिल अब यो प्रोसेस चाहिँ अब स्टिल यो फाइट चाहिँ चलिरहेको छ अब हाम्रो हिल्समा चाहिँ